हेलो भान्साघर रेस्टुरेन्ट हो मैले खाना अर्डर गरेको थिएँ खानामा थियो दाल भात चिकन मटन थियो र अचार पनि थियो मेरो साथीहरू घरमा आएको थियो मेरो गेस्टहरू थियो त्यसैले गर्दाखेरि मैले खाना अर्डर गरेको थिएँ र खाना पनि एकदमै ढिलो न ढिलो ल्याइपुर्याउनु भयो मेरो साथीहरू भोकले एकदमै बिचराहरू धेरै टाढाबाट आउनु भएको थियो र बल्ल बल्ल खाना ल्याइदिनु भयो तर खाना एकदमै राम्रो छैन खानामा के छ भन्दाखेरि चाहिँ चिकनको मैले ग्रेभी अर्डर गरेको थिएँ चिकन एकदमै ड्राइ छ त्यो चिकन मलाई मन परेन र मटर पनिर अर्डर गरेको थिएँ मटर पनि पनिर पनि घोप्टिरहेको छ लथालिङ्गै भइरहेको छ मैले अचार अर्डर गरेको थिएँ अचार पनि आएन तपाईँहरूको एकदम केयरलेस भयो र मैले दाल अर्डर गरेको थिएँ दाल पनि पुरै घोप्टिएर केही छैन दालमा पनि बोतलहरू पनि फुटेको छ त्यो दालको भाँडाहरू पनि त्यसले गर्दाखेरि चाहिँ मलाई यो भान्साघरको खाना मन परेन र तपाईँहरूको यो भात दाल केही पनि मन परेन तपाईँहरूको ढिलो न ढिलो ल्याइदिनु भयो डेलिभरी पनि एकदमै ढिलो गर्नु भयो त्यसले गर्दाखेरि चाहिँ मलाई मन परेन र म तपाईँहरूको यो खाना चाहिँ म तपाईँलाई क्यान्सल गर्छु र नेक्स्ट टाइम तपाईँले मलाई अर्डर माग माग्नु भयो भनेदेखिको मैले अर्डर गरेँ भनेदेखि चाहिँ जस्तो मैले भनेको छु त्यस्तै नै मलाई पठाइदिनुहोस् र अलिक राम्रो मान्छेको हातमा पठाइदिनुहोस् किनभने देखिको एकदमै केयरलेस गर्यो र मलाई मन परेन त्यही कारणले गर्दाखेरि चाहिँ म तपाईँहरूको खाना वापस गर्दैछु फिर्ता गर्दैछु हुन्छ